हामीले पालन गर्ने सांस्कृतिक चाड पर्वहरूमा चाहिँ मुख्य रूपमा दसैँ तिहार आउँछ अनि दसैँ तिहार चाहिँ हाम्रो मुख्य चाडहरू हो दसैँमा हामी सबै आफ्नो परिजनहरूसित भेटघाट गर्छौँ आफ्नो आफन्तहरूसँग भेटघाट गर्छौँ दसैँमा नयाँ नयाँ लुगाफाटाहरू लगाएर सबै सिङ्गरेर राम्रो राम्रो लुगाफाटा लगाएर हामी आफ्नो आफन्तकोमा मिठाई फलफुल इत्यादि लिएर जाने गर्छौँ त्यहाँ हामीलाई हाम्रो आफुभन्दा ठुलोले चामलको टिका लगाइदिएर अनि पैसा अनि आशीर्वाद दिने गर्छन् दसैँमा चाहे नजिक होस् टाडो होस् सबै आफन्तहरूसँग हामी भेटघाट गर्न सक्छौँ यो चाड धेरै रमाइलो हुन्छ बिशेष गरि गाउँ घरमा धरै रमाइलो हुन्छ अन्त घरमा सानो सानो पिङहरू ठुलोठुलो पिङहरू बनाइ दिएको हुन्छ अनि गाउँ घरमा त घुर्नि डाइस आदि अनि हाम्रो अर्को मुख्य चाड हो तिहार तिहारमा पनि हामी धेरै मनोरञ्जन गर्छौँ तिहारमा तिहार चाड हाम्रो ए खुबै रमाइलो चाड हो तिहारमा हामी हाम्रो घर साफ सफाइ गरेर घरलाई सुन्दर सजाएर फुलको मालाले घरलाई सुन्दर सजाँउछौँ अनि राति माता लक्ष्मीको पुजा गरेर अनि पुजा गरी सकेपछि घरको बाहिर दियो जलाएर घर बाहिर बत्ति बत्तिको दियोले घर नै उज्यालो भ हुन् हुनो गर्छ त्यो दिन अनि हामी त्यो दिन बेलुका नृत्यहरू पनि गर्छौँ अनि भौलिनी आउनेहरूलाई हामीले भौलिनी सुनेर अनि उनीहरूलाई दान दक्षिणा दिने गर्छौँ